म त बिहान उठ्छु बिहान उठे उठेर खाजा साजा बनाउँछु त्यहाँदेखि घरहरू पुसपास पार्छु घरहरू पुसपास पारेर भाँडा साँडा सबै धोएर नानीलाई खाजा दिन्छु दिए दिइसकेपछि त्यहाँदेखि म बारी जान्छु बारी बारी गएर आएपछि फेरि नानीलाई म बाह्र बजीको भात बनाएर दिन्छु दिइसकेपछि त्यहाँदेखि म फेरि त्यही काम गर्छु भाँडाहरू भाँडाहरू धुन्छु त्यहाँदेखिको धोइसकेर त्यहाँदेखि चार बजीतिर फेरि टाइम हुन्छ चियाको चियाको टाइम हुन्छ त्यहाँदेखि फेरि उनीहरूलाई चिया पकाएर उसलाई चिया पकाएर म दिन्छु खोइ के हो के घरको काम यस्तै हुन्छ अन्त पढाइको बारेमा भन्नु हो भने सानोमा पढे अब आमा बाउले पढाएको नौ क्लाससम्म खालि त्यो पनि अब नेपाली मिडियम पढायो त्यहाँदेखि पढ् नौ क्लाससम्म खालि पढेर म त गइदिएँ उता दिल्लीहरू काम गर्नु त्यहाँदेखि त्यत्तिकै आएर म बिहा भएको अहिले मेरो छोरी छ पच्चिस वर्षको